मलाई पकाउन मनपर्ने खाना सेलरोटी आलुदम छोले भटौरा र पुरी सब्जी किनकि मलाई यो आफैलाई पनि खानु साह्रै मनपर्छ र बनाएर अरूलाई कसैलाई खुवाउनु पनि साह्रै मनपर्छ त्यसैले मलाई यो पकाउन मनपर्छ